हेलो याङ्की तामाङ

हजुर हजुर तपाईँहरूको सिटोङ हो नम्बर वान त्यस्तो त सिटोङ सिटोङ सुन्नु भएको सिटोङ भयो तपाईँको टुरिज्म प्लेस अनि तकदाह अनि थुप्रै दार्जिलिङमा रहेको जग्गाहरू थुप्रै छ त्यसमा अरू टुरिस्टको निम्ति रक गार्डन रक गार्डन राम्रो छ अनि बतासे भयो चौरस्ता थुप्रै यस्तो जग्गाहरू छ जसमा तपाईँले ट्रयाभल गर्न सकिन्छ हजुर तपाईँको दार्जिलिङ दार्जिलिङ बजारदेखिको तपाईँको दस बाह्र तपाईँको तिन चार किलोमिटरहरू पर्छ तपाईँ हिँडेर पनि जानु सक्छ किनभने यस्तो मान्छेको भिड भएकोले गर्दा तपाईँ जति सक्दो हिँडेर नै जानुपर्छ किनभने गाडीहरू जाँदैन उकालो अनि तपाईँ रक गार्डनहरू गयो भने अलिक टाढो पर्छ हजुर हजुर गाडी जानु अलिक मुस्किल पर्छ किनभने अलिक ट्राफिकको भिड हुन्छ मान्छेको हो हिँड्ने जग्गाहरू सानो भएकोले गर्दा हुन्छ हुन्छ